जस्तै अब पहिला हामी एकखेप ट्रेकिङ गएको थियौँ त्यो ट्रेकिङमा अब हामी चाहिँ परिवार भन्दा पनि दाजुभाइहरूसँग गएको थियौँ दाजुभाइहरू हामी यहाँदेखिको हिँड्दै हिँड्दै हिँड्दै गरेर तपाईँको हामी यो त्रिवेणी भन्ने एउटा जग्गा छ होइन टिस्टाको त्यहाँनिर त्यहाँनिर हामी हिँड्दै जाँदाखेरि तपाईँको लगभग पाँच छ घन्टा लाग्यो हिँड्दै जाँदाखेरि अब गाडीमा गएको अर्कै टाइम हुन्छ होइन हिँड्दै जाँदाखेरि हामीलाई त्यत्रो टाइम लाग्यो अनि हामी त्यहाँ गएर टेन्टसेन्ट लगाएर होइन अब खोलाकै अलिकति बगर माथिपट्टि बस्यौँ टेन्टसेन्ट लगाएर मासुसासु पकायौँ एकदम टेन्ट त्यहीँ पकाएर हिसाबले गएको थियौँ हो त्यहाँनिर गएर हामीले खानासाना बनाएर खाएर इन्जोय गर्यौँ त्यहाँनिर हामी मात्रै होइन अब थुप्रै त्यहाँनिर कता कता दार्जिलिङ भयो अरू अरू जग्गाको पनि मान्छेहरू थुप्रिएको रहेछ हो अनि त्यति बेला सबैसँग भेटघाट भयो गफसफ भयो एउटा रमाइलोपना भयो हो अनि त्यहाँनिर गएर हामीलाई चाहिँ एकदम मलाई चाहिँ एकदम खुसी लाग्यो त्यहाँनिर गएर हो शान्ति लाग्यो